भाइ अब कति लाग्छ होला है दार्जिलिङ पुग्नु पुग्न आँट्यो हामी त है होइन म तपाईँलाई नि उयो गरिहालौँ भनेर नि के अरे भाडाको हिसाब मिलाइहालौँ भनेर नि किनभने मेरोमा अनलाइन पेमेन्ट नै हुँदैन नि त कि नगद मात्रै तिर्नु सक्छु कि सक्दिन भनेर भाइलाई सोधौँ भनेर नि नगद तिर्नु पाउँछु होला है सोध्न सक्छु होला है ए तिर्नु सक्छु होला है किनभने फेरि अहिले बजार पुग्यो पछि फेरि अहिले खुद्रा हुँदैन होला नि त तपाईँकोमा पुग्न आट्यौँ नि त हामी है खुद्रा छ कि छैन भनेर नि अहिले नभए यहाँनिर उयेसमा पम्पमा साटौँ न भाइ खुद्रा छैन भने सोधिदिनुहोस् न यहाँनिर पम्पमा खुद्रा छ कि छैन सोधिदिनुहोस् कि म तपाईँलाई उयो क्यास पैसै दिन्छु नि किनभने मेरोमा अनलाइन पेमेन्ट हुँदैन नि त कि सोधि दिनुहोस् न ल खुद्रा गर्नुहोस् न गरौँ न भाइ मेरोमा किनभने ठुलो नोट मात्रै छ कि सानो नोट छैन नि त फेरि अहिले त्यहाँनिर बजारमा फेरि जाम हुन्छ होला बाटोमा रोक्दाओर्दा फेरि तपाईँलाई खुद्रा साट्दाओर्दा हो मेरोमा फेरि चेन्ज छैन तपाईँकोमा चेन्ज छैन भने अहिले फेरि झमेला हुन्छ वा त्यसै पनि दार्जिलिङ बजार जाम हुन्छ एकछिन त गाडी राख्नु दिँदैन त्यही माथि त्यही माथि फेरि अहिले त्यो ए पुलिसले हौडेको झमेला लगाउँछ घुमेको घुमेकै गर्छ चेक गर्छ चेक गर्छ यहीँनिर भाइ उयो गरिहालौँ न पैसाको हिसाब किताब गरिहालौँ हो तपाईँकोमा खुद्रा छैन भने उयानिर पम्पमा रहेछ पम्पमा साटिदिनुहोस् न खुद्रा पैसा भाइ एकछिन उयो गरेर साइड काटेर उयो गरिदिनुहोस् न पम्पमा खुद्रा गर्नुहोस् न ल भाइ